हजुर भन्नुहोस हजुर हो त मिस

ए हजुर हजुर ए हजुर हजुर त्यो म्याथमा अलिक कमजोरी नै छ कि पढ्नुमा चाहिँ त्यो अरू सब्जेक्टतिर चाहिँ के कस्तो छ होला है मिस ए ए हजुर हजुर म्याथमा ए हजुर म्याथ गर्नु अलिक अल्छी पनि मान्छ कि नानीले ए कहिले कहिलेदेखि होला है मिस ए कहिलेसम्म हजुर ए हुन्छ मिस हुन्छ हजुर अरू राम्रै पढ्छ म्याथमा चाहिँ अलिकति अल्छी गर्छ कि त्यही अब नानीहरू मोबाइल हजुर हजुर हुन्छ नानीको लागि रहेछ राम्रै हुन्छ हुन्छ मिस म गाडीकोहरू त अलिक प्रोब्लम त प्रोब्लमै हुन्छ कि हजुर म उयो गरिहाल्छु नि मिलाइहाल्छु नि हजुर त्यस त्यस्तो प्रोब्लम त हुँदैन म मिलाइहाल्छु कि हुन्छ हुन्छ हुन्छ हजुर हजुर ए हुन्छ मिस हुन्छ हुन्छ हजुर ट्युसनतिर पनि अलिकति म उयो भनिदिन्छु कि म्याथमा अलिकति हेरिदिनु भनेर म स्कुलमा पनि राम्रो उ गरिदिनुहोस् न म्याथमै अलिक अरूमा त अलिकति राम्रै छ कि म्याथमै कम्ती छ नि हजुर हजुर हजुर हजुर हजुर त्यही त हुन्छ हुन्छ हजुर म्याथ त अलिक उसले पुरा कोसिस गर्नुपऱ्यो म्यातमा है ए हुन्छ हुन्छ मिस हुन्छ ए हजुर हजुर हुन्छ मिस हुन्छ म मिलाइहाल्छु नि हजुर हजुर हुन्छ त मिस हुन्छ म घर हुन्छ म घरमा पनि गराउँछु कि ट्युसनमा पनि अलिकति गर्छु नि हुन्छ हुन्छ हुन्छ हुन्छ मिस